हेल्लो हजुर हजुर हालखबर त ठिकै छ ठिकै नयाँ पार्क पनि खोल्दैछ त अनि त्यहाँ जानु चाहिँ राम्रै हुन्छ बाटोहरू त ठिकै छ एकदम राम्रो छ हजुर पहिला बिग्रेको थियो अहिले बनायो यस्तै एक महिना हुन आँट्यो हजुर

फ्री त अब के हो र अब रिजर्भहरू आउँछ त जानुपर्छ अब तिमी भन्नु न अहिले फिक्स गरिराख्नु बिहीवार जाऔँ न बिहीवारतिर

हजुर त्यसोभए डेट फिक्स गरीकन जाऔँ न त कहिले जाने भन खोइ कुन्नी बुधवार त हुँदैन बिजी खोइ बुधवार त मलाई तर एउटा रिजर्भ पनि मलाई भनिरहेको थियो त सोल्टाले त्यहाँ जानुपर्छ जस्तो छ त्यहाँ जानुपर्छ जस्तो छ अब सोल्टा फेरि रिसायो भने भ्या भ्याउँदिनँ होला म आइतवारतिर जाऔँ न हजुर